ए किन फोन गरेको थियौ होइन टिभी त खोइ टिभी त के किन्नु हौ टिभी खोइ किनेर सबै घरमा केटा केटी भुलिनु मात्र हो हुन त कोही कोही बेला त मलाई यसो न्युज स्युस हर्नु चाहिँ मन लाग्छ नि अरू त हर्नु त्यति मन पर्दैन पनि हो अन्त ल्याउनु त अब खोइ कस्तो ल्याउनु खोइ अस्ति पनि ल्याउनु भनेर ए अस्ति पनि ल्याउनु ल्याउनु भनेर खोइ त्यहाँदेखि नलिएको पो हो साह्रै झिजो हुन्छ र नि घरमा केटा केटीले साह्रो दुःख दिन्छ र नलिएको पो हौ अस्ति भन्नु त भनेकै हो नि हो हुनु त हो नि अब फोनमा भुलिनु भन्दा त बरु टिभीतिर यसो टिभी हेर्यो भने त यसो अलि अलि अलिक राम्रो हुन्छ नि फोन हेरिबस्नु भन्दा चाहिँ अन्त अब खोइ ल्याउनु त ल्याउनु कस्तो ल्याउनु टिभी पनि अब ए बत्तिस इन्ची

ए खोइ मलाई त त्यति थाहा छैन कि त्यस्तो टिभीहरूको त्यो कुराहरू अब अहिले त अब सबै नानीहरूले जानेको छ हो हामी त अब उहिलेको जमानाको त्यति थाहा छैन र अब सोधेको नि अब कस्तो के हो ल्याउनु पर्ने हो कुन चाहिँ राम्रो हुने कुन छ हो अब नानीहरूले मन पराएको नानीहरूले चाहिएको कुरो आफू मन पराएर ल्याउनु भने भन त अब ल्याउनु पर्यो होला नि त अब त्यही त के कस्तो ल्याउनु कति ठु कति साइजको के नाम हो त्यही त मैले अघि बताएँ पनि

ए त्यसो भए त राम्रो हो त हौ ए ल ल हुन्छ हुन्छ ल अब त्यो त्यहाँ उयो फिटिङ पनि गर्नु पर्यो नि माथि उयो ल्याउनु पर्यो के हरे उयो डिस्कहरू ल्याउनु पऱ्यो होइन

ए ए हो ल ल ल ल ल ल हुन्छ